खेलकुदले मानिसको शारीरिक अनि मानसिक स्वस्थ्यमा ठुलो योगदान पुऱ्याउँछ किनभने खेलकुद मानिसको लागि अत्यन्त जरुरी छ अनि खेलकुदले मानिसलाई स्वस्थ रहनुमा सहयोग पुऱ्याउँछ मानिसलाई खेलकुदले निरोगी बनाउनमा सहायता पुऱ्याएको साथै मानिसलाई सधैँ जोसिलो अनि फुर्तिलो बनाउँछ